मेरो जीवनमा सबसे ठुलो महत्त्व मेरो परिवार नै हो मेरो परिवारमा मेरो बाबा मेरो आमा र म मात्रै हो सानैदेखि आमा बाबासँग हुर्केर होला उनीहरूको धेरै नै माया लाग्छ त्यहीलागि अब मेरो मेन महत्त्व नै उहाँ नै हो उहाँकै खुसीले नै म खुसी हुन्छु अब कमाउनु बाहिर गए भने पनि तर मेरो महत्त्व खाली कमाउन मात्रै हुँदैन मेरो आमा बामालाई खुसी हेर्नु हुन्छ